हाम्रो नेपाली समाजमा त अब बेहुलीहरूलाई त अब जसकोमा हुने खाने अब घरहरूले चाहिँ अब घरहरूको हरूले त अब त्यस्तै सामानहरू दिन्छ जस्तो कि अब बेड सिट बेड गोद्रेज टेबलहरू त्यस्तै अब टिभिहरू दिन्छ फ्रिजहरू दिन्छ तर अब जस्तै अब केही जोर जबरजस्ती कम्पलसरी चाहिँ छैन अब ल्याउँदिनँ भन्दाखेरि लिएन भने पनि हुन्छ तर त्यो जोर जबरजस्ती ल्याउनै पर्छ भन्ने चाहिँ कराकर पनि छैन अन्त हाम्रो यो नेपाली समाजमा त दाइजो भनेको त एकदम खिलाफ छ होइन अब यस्तो लिँदैन पनि कुरा पनि गर्दैन अनि यही गाउँ घरको छिमेकीहरू अब गाउँ घरकै मान्छेहरूले जे पनि दिँदा हुन्छ जस्तो कि अब जस्तै काँचको थाल बटुकोहरू अब बेडसिटहरू अरू त्यस्तै अब भाँडा कुँडाहरू जे दिँदा हुन्छ अब उनीहरूले हेरेरै दिन्छ उनीहरूकै हिसाबले दिन्छ जे दिन्छ हामी त्यसमै अब खुसी छौँ होइन हामी त्यस्तो जोर जबरजस्ती पनि गर्दैन त्यस्तो ल्याउनै पर्छ ल्याउँदिनँ भन्दाखेरि पनि हुन्छ तर ल्याउनै पर्छ हामीलाई होइन त्यो गिफ्ट चाहिन्छ चाहिन्छ भन्ने त्यस्तो उयो पनि छैन त्यति हो अब भन्नु पर्ने चाहिँ